हामी चाहिँ यहाँ पाहाडमा पहिला बाजे बोजूहरले जस्तो प्रकारले खेतीपाती गर्थे तेसरी नै गर्छौं मिसिनहरू आउँदैन गोरुहरू जोतेर धानहरू रोप्छ मकैहरू छर्छ तेसरी खेतीपाती गर्छ हामी